पश्चिम बङ्गाल हामी पश्चिम बङ्गालमा बस्छौँ हामी हामी इन्डियामा हामी हाम्रो देशमा बस्छौँ हाम्रो देशमा खेलकुदको माध्यममा एकदम कम स्कोप छ हामी एकदम कम छौँ खेलकुदको बारेमा भयो थुप्रै जिनिसहरूको बारेमा नेचरल एक्टिभिटिजहरूको बारेमा भयो हामी यो जिनिसतिर ध्यान दिँदैनौँ हामी यो जिनिसतिर एकदम कमजोर छौँ किनकि जो देश छ स्टेट छ हामी खालि पढाइमा ध्यान दिन्छौँ हामी खेलकुदतिर त्यस्तो ध्यान दिँदैनौँ जस्तो कि हामी पढाइतिर दिन्छौँ हामीलाई खेलकुदमा ध्यान दिनु पर्छ खेलकुदमा पनि थुप्रै कुरोहरू छ जो कि हामीले ध्यान राख्नु पर्ने छ हाम्रो यहाँको स्टेटहरू भयो देशहरू भयो जसले कि खेलकुदलाई त्यस्तो माइने राख्दैन जस्तो कि पढाइलाई राख्छ राख्नु पर्छ पढाइ गर्नु पर्छ खेलकुद गर्नु पर्छ सबै कुरो गर्नु पर्छ तर सबैको एउटा एउटै इच्छा हुँदैन कसैको ठुलो प्लेयर बन्ने इच्छा हुन्छ कसैको कहाँ जाने इच्छा हुन्छ कसैको देशको लागि खेल्ने इच्छा हुन्छ यो द जिनिसहरू नै हामीले अलिक ध्यानमा राख्नु पर्ने छ यसै कारणले हामी खेलकुदको बारेमा पुरै कमजोर छौँ हामीले थुप्रै कुरोहरू पाउँदैन थुप्रै फेसिलिटिजहरू पाउँदैन जो कि हामीले पाउनु पर्ने छ थुप्रै जिनिसहरूतिर हामी एकदम कमजोर छु अरू देशहरूभन्दा अरू स्टेटहरूभन्दा अरू जगाहरूभन्दा हाम्रोमा एकदम कम फेसिलिटिजहरू छ कम जिनिसहरू हामी पाउँछौँ हामीले चाहिएको जिनिस हामीले पाउँदिनौँ थुप्रै कुरोहरूमा हामी एकदम पछि छौँ अहिले पनि जो कि हामीलाई सुधार्नु पर्ने छ अनि हामी अघि बढनु पर्ने छ खेलकुदको माध्यममा खेलकुद नै हो जे जसले हामीलाई स्वास्थ्य बनाउँछ एकदम तन्दुरुस्त बनाउँछ खेलकुद सबै कुरो गर्नु पर्छ पढाइ गर्नु पर्छ सबै कुरो गर्न तर खेलकुद पनि गर्नु पर्छ जो कि हामी खेलकुदमा एकदम कमजोर छौँ खेलकुदको विषयमा हामी अलिक कम ध्यान दिन्छौँ किनकि हाम्रोतिर अलिक खेलकुद ध्यान दिँदैन तर हामीलाई खेलकुदको बारेमा अलिक धेरै ध्यान दिनु पर्ने छ खेलकुद पनि एउटा राम्रो स्कोप हुन्छ जस्तो कि पढाइमा हामी गर्न सक्छौँ हामी खेलकुदमा पनि कुछ त गर्न सक्छौँ खेलकुदले पनि हामीलाई बहुत जिनिसहरू सिकाउने छ जस्तो कि फुट बल भयो क्रिकेट भयो ज्याभलिन भयो थ्रो भयो रनिङ भयो यो सबतिर स्कोप छ हामी अलिक राम्रो गर्यो भने हामीलाई हामीले हामीले चाहेको जिनिसहरू जस्तो कि हामीले स्कलरसिपहरू पायो भने हामी आफ्नो देशको नाम हामी आफ्नो देश स्टेटको नाम हामी रोसन गर्ने छौँ हामी आफ्नो देशलाई ओलम्पिकतिर लिएर जाने छौँ थुप्रै जगातिर लिएर जाने छौँ तर हामीले यो सबतिर हामी एकदम कमजोर छौँ किनिकि हामीले यो सबतिर चान्स पाउँदैन यो जिनिसहरूतिर हामी ध्यान दिँदैनौँ किनकि हामीलाई यस जिनिसहरूतिर मतलब छैन अरू जे देशहरू भए पछि अरू देशहरले ध्यान दिन्छ उनीहरूको नाम ओलिम्पिकमा आउँछ कहाँ आउँछ तर हाम्रो देशमा आउँदैन हामी यस्तोतिर कम्ती ध्यान दिन्छौँ किन किनकि हामी यस्तोतिर ध्यान दिँदैन हामी खालि हाम्रो फाइदातिर ध्यान दिन्छौँ हामीलाई सबै जिनिसतिर ध्यान दिन्छौँ हामी सबै जिनिसहरूतिर अघि बढनु पर्छ हामीले सबै जिनिसहरू गर्नु पर्छ सबै जिनिसहरू सिक्नु पर्छ अहिले नगरेर कहिले गर्ने अरूलाई हेरेर मात्र पछि बस्नु हुँदैन हामीलाई अगाडि पनि बढनु पर्छ केही कुछ गर्नु पर्छ देशको बारेमा देशलाई रोसन गर्नु पर्छ देशको नाम ठुलो गर्नु पर्छ यी सब नै हो पढाइले हुन्छ पढाइको सिवा हामीलाई खेलकुद पनि चाहियो जो कि मैले भने एकदम कम छ हाम्रो हाम्रो देशमा हाम्रो यहाँ खेलकुदको विषयमा थुप्रै कुरोहरू अहिलेसम्म विकसित भएको छैन थुप्रै कुरोहरू अहिलेसम्म राम्रो भएको छैन आउने छ थुप्रै कुरोहरू पाउँदैन हामीले थुप्रै कुरोहरू चान्सहरू पाउँदैन अपर्च्युनिटी पाउँदैन आफ्नो जो छ आफूले जो मेहनत गरेको जिनिसहरू गर्ने थुप्रै कुरोहरू हामीले देखाउन पाउँदैन किनकि यहाँकोले पुरै यहाँको हाम्रो स्पोर्टस कम्युनिटी अलिक साह्रै कमजोर छ अनि त्यसलाई हामीले अलिकति राम्रो गर्ने अलिकति छात्र त्यो जो कमजोरीलाई हामी अलिकति बढाउने हाम्रो ट्राई गर्ने छौँ हामी खेलकुदतिर ध्यान दिने छौँ हामी पढाइ पनि गर्ने छौँ ध्यान खेलकुदतिर पनि ध्यान दिने छौँ सबै कुरो गर्ने छौँ तर हामीले गरेर फाइदा छैन हामीले अपर्च्युनिटी पाउँदैन यो सबतिर स्कलरसिपहरूको अपर्च्युनिटी पायो भने हामी राम्रो गर्यौँ हामी ओलिम्पिकमा जान सक्छौँ थुप्रै कुरो जस्तो कि ज्याभलिन भयो रेसेसहरू भयो थुप्रै जिनिसहरूतिर हामी जान सक्छौँ थुप्रै जिनिसहरू हामीले देख देख्नु सक्छ थुप्रै जहाँ मान्छेलाई चिन्नु सक्छ हेर्नु सक्छ कि तिनीहरू पनि रहेछ हामी पनि छौँ वा हामी पनि केही गर्न सक्छौँ हामी पनि कसै भन्दा कमी छैन हामीले केही न केही गर्नु छ जिन्दगीमा यसरी नै गरेर फाइदा छैन किनकि खेलकुदलाई पनि हामी अलिकति महत्त्व दिनु पर्छ जस्तो कि हामी पढाइहरूतिर दिन्छौँ थुप्रै नेचरल एक्टिभिटिजहरूलाई दिन्छौँ हामी दिनु पर्छ फुट बल भयो ज्याभलिन भयो फुट बल हाम्रो देशमा एकदम कमी छ क्रिकेटको बारेमा दुनिया वर्ल्ड कप खेल्छ तर हामी अहिलेसम्म खेलेको छैनौँ हामी अहिलेसम्म क्वालिफाई भएको छैनौँ किन अहिलेसम्म हामी यति वर्ष भइसक्यो तर हामी अहिलेसम्म क्वालिफाई भएको छैनौँ किन यही यही नै कारणले गर्दा स्पोर्टसको माध्यममा हाम्रो अलिक कमजोरी छ खेलकुदको बारेमा त्यही लागि हामी अहिलेसम्म अघि बढेको छैनौँ हामी अहिलेसम्म वर्ल्ड कप खेल्नु पाएको छैनौँ हामी अहिलेसम्म एक्सपिरियन्स गर्न पाएको छैनौँ कस्तो हुन्छ त्यहाँ गएर हाम्रो देशलाई अहिले पनि थुप्रै देशहरूले चिन्दैन हाम्रो देशलाई अहिले पनि हेला गर्छ किनकि हामी अहिलेसम्म अघि बढेको छुइनौँ हामी अहिलेसम्म गएको छैनौँ हामीले थुप्रै जिनिसहरू देखेको छैन जिन्दगीमा जो कि हामीले एक्सपिरियन्स गर्नु पर्ने छ देख्नु पर्ने छ केही नै कमजोर भएको कारणले नै हामीले थुप्रै जिनिसहरू हेर्नु पाएको छैन हामीले भयो हाम्रो आउँदो पिँढीले नि हेर्नु पाउँदैन थुप्रै जिनिसहरू भयो आउँदो पिँढीलाई देखाउनु पर्ने छ भलै हामीले देखेन तर हाम्रो आउँदो पिँढीलाई देखाउनु पर्ने छ गर्नु पर्ने छ अहिले नै कोही केही केही कुछ विकसित गरिनु पर्ने छ यो हाम्रो जो माइन्ड सेट छ हाम्रो जुन दिमाग छ त्यसलाई हामीले अलिक अघि बढाउने छौँ अलिक लगाउने छौँ कि यो काममा पनि हामीलाई फाइदा छ भनेर सबै कुरोहरू गर्नु पर्ने छ फुट बल भयो क्रिकेट भयो हामी क्रिकेटलाई महत्त्व दिन्छौँ क्रिकेटमा जस्तो कि हाम्रो पुरा स्कोप तर हामीले क्रिकेटमा पनि चान्स पाउँदैन किनकि थुप्रै कारणले हामीले चान्स पाउँदैन पार्टी पोलिटिक्स भयो थुप्रै जिनिसहरू भयो यो सब कारणले राम्रो राम्रो प्लेयरहरूले चान्स पाउँदैन स्कुलबाट पनि जब स्कुलबाट पनि कम चान्स पाउँछ तब स्कलरसिप पाउँछ स्कलरसिपले हामीलाई बहुत जगातिर मदत गर्छ जस्तो कि हामी स्कलरसिप पायो भने कतैतिर खेल्नु जानु सक्छौँ थुप्रै जिनिसहरू देखाउन सक्छौँ आफ्नो जो छ आफ्नो जो मेहनत गरेको छ सबै कुरो देखाउन सक्छौँ तर यही कुरोमा हामी एकदम कमी छ हामीले चाहिएको जिनिसहरू पाउँदैन फेसिलिटिजहरू पाउँदैन थुप्रै जिनिसहरू पाउँदैन जो कि हामीलाई चाहिँ चाहिन्छ अहिलेको टाइममा अहिलेको समयमा हामीलाई थुप्रै कुरो चाहिन्छ हामी कसै भन्दा पछाडि बस्नु सक्दैन हामीलाई पनि अघि बढनु छ जिन्दगीमा हामीलाई केही कुछ गर्नु छ हामीलाई देखाउनु छ हामीलाई पनि आफ्नो स्टेट आफ्नो देशको बारेमा नाम रोसन गर्नु छ देखाउनु छ कि हामी पनि छौँ हामी पनि खेल्छौँ हामी पनि सक्छौँ भनेर सबै कुछमा सबै कुछ गर्नु पर्छ जिन्दगीमा सब कुछ गरेन भने हुन्छ त्यही लागि हामीले यसरी पनि जो हाम्रो खेलकुदको माध्यम जतिलाई अलिक बढाउनु पर्छ त्यो अलिक कमजोर छ पुरा स्टेट नै होइन पश्चिम बङ्गाल नै होइन पुरा देशलाई नै अलिक खेलकुदको बारेमा कमजोर छ अलिक बढाउनु पर्ने छ